हुनलाई म आफ्नो घर सफा गर्नुको लागि अब यहाँ त कन्क्रिटको घर हुनाको कारणले गर्दाखेरि अब सबै नै आधुनिक सामानहरूकै प्रयोग गरिन्छ र आधुनिक अब एन्टिबायोटिक आधुनिक चिजहरूकै उपयोग धेर भइरहेको छ पहिले हामी जस्तै अब गाउँघरमा बस्दाखेरि पनि भुइँमा हामी गाईको गोबरकै प्रयोग गर्थ्यौँ गाईको गोबर प्रयोग गर्दाखेरि चाहिँ मलाई थाहा भएको कुराहरूमा जस्तै हामी एउटा नेपाली समाजमा छौ नेपाली समाजमा मरौपरौ पर्दाखेरि मरौपरौ पर्दाखेरि नि त्यो ठाउँमा गोबरले नै लिपिन्छ र गोबर चाहिँ के हो भने एउटा एन्टिबायोटिक चिज भनेर पनि मानिन्छ अब यसमा बाबा रामदेवको कुराहरू सुने भने त धेरै छ र त्यसपट्टि नगएर चाहिँ यो जुन चाहिँ मलाई सोधिएको छ त्यही विषयमा भन्नुपर्दाखेरि अब स्वास्थ्य लाभ भन्नेकुरो चाहिँ गाईको कुरोले यो दबाईको काम गर्छ भन्ने चाहिँ थाहा छैन जस्ट एउटा यो एन्टिबायोटिक हो र यसले आँगनहरूमा लिपिन्छ घरतिर लिपलाप गरेर अझै पनि गाउँबस्तीतिर यस्ता धेरै घरहरू छन जहाँ चाहिँ गोबरको प्रयोग गरिन्छ